हामी वीर गोर्खाको सन्तान नेपाली र हाम्रो छाप दुनियाँको हरकुनामा छ भन्ने हाम्रो वीर गोर्खाहरूको सन्तानले हामीलाई भन्ने गर्छन् र हामीलाई गर्व छ हाम्रो संस्कृतिमा हाम्रो संस्कृति यति गहिरो छ कि कुनै चिज कसैलाई चाहियो भने पाउन सक्छन् हामीले नि वीर गोर्खा नेपाली भन्ने गर्छन् र हाम्रो यो जुन भाषा छ यो नेपाली यो एकदमै सरल छ एकदमै राम्रो छ र कसैलाई केही ज्ञान चाहिएको छ भने यहाँनिर सबैकुरा पाउँछ भन्ने चाहिँ मलाई लाग्दछ र हामीलाई चाहिँ एकदमै पुरानो बासिन्दा भन्ने गर्छन् र हामी धेरै पहिलादेखिको बासिन्दा हुनाले यहाँनिर धेरै जानकारी पाउन सक्नुहुन्छ भन्ने मलाई चाहिँ आशा लाग्दछ